हेलो नमस्ते कहाँ हुनुहुन्छ ए हजुर हजुर हजुर र मलाई त्यो घुम्न जानुको लागि हामी परिवार घुम्न जानको लागि केही सोध्नु थियो गाडीको विषयमा

हामी परिवारै भइकन दार्जिलिङ जाने थियो र गाडीको भाडा कति लाग्छ हो दार्जिलिङसम्म एकदिन गइकन आउनुको लागि

सस्तो हुँदैन कस्तो के छ सुविधा अलिक सस्तो कस्तो छ अलिक यसो सोध पुछ गरेर अलिक भनिदिनुहोस् न हौ हामी चाँडै घुम्न जानको लागि तपाईँलाई यसो कल गरेर सोधेको ल